अङ्कल हिजो मैले तपाईँको दोकानबाट जुत्ता किनिकन ल्याएको थियो त्यो जुत्ता त यस्तो दामी रहेछ यस्तो दामी फाइन फाइन क्वालिटीको रहेछ कि मेरो साथीहरूले पनि सोध्दै थियो ओए कहाँबाट किनेको भनेर सोध्दै थियो हो अनि मैले यस यस्तो दोकानबाट किनेको भनेर भनिदिएको थियो मलाई पनि भन है म पनि जान्छु त्यो जुत्ता किन्नु भनेर भन्दै थियो तपाईँकोमा अझै सेटहरू छ भने भन्नुहोस् म मेरो साथीहरूलाई पनि भनिदिन्छु जुत्ता त यस्तो दामी रहेछ कि यस्तो खप्ने टाइपको रहेछ यस्तो खप्ने टाइपको रहेछ कि मलाई साथीहरूले म पनि मलाई पनि लैजा है त्यो दोकानमा भनेर भन्दै थियो तपाईँकोमा छ भने चाहिँ मलाई भनिदिनु होस् है मेरो साथीहरू पनि आउँछ अरे